हेलो ए तपाईँ हाम्रो वार्डको काउन्सिलर मेम बोल्नु भएको ए नमस्ते नमस्ते म्याम

त्यो त दिन प्रतिदिन हामीले भोग्नु परिराखेकै छ तेस बिषयमा चै आबो हामी तपाईहरूसँङ एउडा स्यानो मिटिङहरू राखेर चै आबो के कोसरी चै आबो एल्लाई साफ सफाई गर्नु सकिन्छ अनि यो माथी कसरी हामीले कन्ट्रोल गर्न सक्छौँ इनभाइरोमेन्टहरू कसले स्वच्छ सुन्दर सफा गर्नु सक्छौँ त्यस विषयमा चाहिँ हामी एउटा सानो मिटिङ बसौँ भन्ने चाहिँ इच्छा गरेको थियौँ तपाईँले टाइम दिनु सक्नुहुन्छ होला हजुर हजुर हजुर हजुर अन्त हाम्रो यो त्यही डम्पिङ ग्राउन्डहरूको बारेमा पनि पुरा प्रोब्लेमहरू आइराको छ है हिजस्ति मात्रै पनि पैह्रो गोयो एउटा घर बगायो भन्दैछ त्यो कारणले गर्दाखेरि चाहिँ अब हाम्रो गाउँ घर पनि अब खोला नालाहरू एकदमै मैला भइरहेको छ हाम्रो यो मैलाहरू फ्याँक्ने जग्गाहरू ठिक जग्गा नभएर त्यहाँ टाइम टेबलमा मैला कलेक्सनहरू नभएर गाउँहरू पनि एकदमै मैला भइरहेको छ त्यसले गर्दा शहर क्षेत्र त झन् धेरै मैला भइरहेको छ त्यस विषयमा चाहिँ हामी सबै मिलेर एउटा केही गरेर डिसिसन गरौँ न ल म्याम हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर ए हजुर हजुर एस विषयमा त हामीले पनि काम गरिरहेको छौँ कि म्याम अब त्यही त हो चाडबाड पनि आयो टुरिस्टहरूम् आउँछ र त्यही शहरहरू अलिक निट एन क्लिन गरौँ भनेर नि हाम्रो उद्देश्य पनि त्यही छ अन्त त्यहीसँग तपाईँसँग हवस् म्याम हुन्छ हुन्छ हवस् म्याम